म चाहिँ यस्तो कुरातिर चाहिँ अब त्यति अब भागहरू लिएको छुइनँ होइन यो चित्र कति चाहिँ अलिअलि त बनाउँछु बनाउनु होइन तर कुनै पार्टिसिपेटहरू चाहिँ गरेको छुइनँ यस्तोतिर होइन अन्त भन्नुपर्दा चाहिँ अब हाम्रो जति पनि अब नयाँ पुस्ताको नानीहरू छ होइन हामी उनीहरूलाई होइन बरु हामी प्रोगामहरू राखेर कतिवटा यस्तो पार्टिसिपेटहरू गराउँछौँ बरु हामीले गराउँछौँ उल्टा होइन उनीहरूलाई तर हामीले चाहिँ मैले चाहिँ अहिलेसम्म गरेको छुइनँ